हेलो हजुर हजुर म यी क्लासमै छु तपाईँ ए हजुर

होइन सर योपालि अलिक चिल्ड्रेन डे ठुलो गर्नुपर्छ पोहोरको पालि पनि त्यो अलिक भएन हो योपालि त अलिक ठुलो गर्नुपर्छ योपालि चिल्ड्रेन्स डे अलिक राम्रै गरौँ चिल्ड्रेनहरूले पनि टिचर्स डे राम्रो गरिदिएको छ नि त हजुर

हजुर हुन्छ अब चिल्ड्रेन्स डेमा गीत गाउनुपर्छ ठुलो योपालि त अलिक सबै मिस सरहरूलाई डान्स गर्ने कि

हजुर हजुर हुन्छ

हजुर होइन भोलि त थर्सडे हो पर्सी फ्राइडेको दिन चाहिँ हामी मिटिङ राखौँ न ल चिल्ड्रेन्सको गेम्स पनि हुन्छ आफ्टरनुन आफ्टरनुन चाहिँ चिल्ड्रेन्सहरू गेममा हुन्छ हामी चाहिँ माथि मिटिङ गरिदिउँ न हुन्छ सर